मेरो क्षेत्रमा भएको ट्र्याभल कम्पनी चाहिँ वाइल्ड वुड ट्र्याभल कम्पनी हो त्यो धेरै राम्रो छ धेरै त्यहाँको ट्र्याभल एजेन्टहरू पनि राम्रा छन् अब एकजना मेरो साथी पनि छ टुरिस्टहरूले अब धेरै मनपराउँछन् सानो अब क्षेत्रमा भएकोले गर्दाखेरि होला टुरिस्टहरू आउँदाखेरि अब उनीहरूलाई उनीहरूको जति डेस्टिनेसन हुन्छ उनीहरू जहाँ जहाँ घुम्ने उनीहरूको त्यो प्याकेज हुन्छ त्यो छोडेर अब साइट सिनहरू पनि अब राम्रोसँगले गराउँछ साइट साइट सिनहरू पनि अब थोरै पैसामा अब बेसी महँगो पनि होइन अब थोरै पैसामा तर अब लगेर उनीहरूले राम्रोसँगले क्या अब लगेर ल्याउनुहरू अब बाटोमा कतै अब झरेर केहीहरूको फोटोहरू खिच्छु कि केही गर्छु भन्यो भने अब उनीहरूले राम्रोसँगले गरा राम्रोसँगले अब उनीहरूले सघाइदिन्छन् त्यही त्यही कारणले गर्दाखेरि होला अब अब बाहिरबाट आउने पर्यटकहरूले कोबाट पनि अब सुनेको हामीले अब धेरै राम्रो छ भनेर त्यो कम्पनीहरू अब राम्रो छ अब कम्पनीहरू भन्दाखेरि पनि मलाई अब हाम्रो उता क्षेत्र अब सानो टाउन भएकोले गर्दाखेरि अब मेरो नजिक चाहिँ त्यही एउटा वाइल्ड वुड ट्र्याभल कम्पनी छ अब मलाई धेरै मनपर्छ एकताल हामी पनि अब परिवारहरूसँग घुम्न जाँदाखेरि अब त्यही ट्र्याभल कम्पनीबाट अब ट्र्याभल कम्पनीबाट गएको थियो अब मिलाएर तर अब एकदम धेरै राम्रो लाग्यो अब उनीहरूले उन त्यो जग्गासम्म पुग्दाखेरि पुगेर अब अरू जग्गाहरू हेर्नु मनपऱ्यो भने पनि लगिदिने अब बोली उनीहरूको त्यो ड्राइभरहरूको अब बोलीचाली पनि राम्रो अब त्यो भएकोले गर्दाखेरि चाहिँ अब मलाई चाहिँ धेरै मनपऱ्यो अनि अब अरू अब धेरै हामी सुन्छौँ पर्यटकहरूले पनि अब धेरै मनपराउँछ त्यो कम्पनीलाई चाहिँ अहिले चाहिँ अन्त अब एकदम राम्रो छ अब जुडिस यति बेला त अब टुरिस्ट सिजन हो चलिरहेको छ अब भर्खर त अब रेनी सिजन लाग्यो अब त्योभन्दा अगाडि धेरै टुरिस्टहरू आउने गर्थे उनीहरूलाई अब उनीहरूले राम्रोसँगले अब लगेर यता घुमाएर सबै कुरा उनीहरूको ठिक ठिक ठिक भएकोले गर्दाखेरि अब सबै कुरा मिलाएर गरेको कारणले गर्दाखेरि चाहिँ अब सबै कुरा राम्रो छ त्यही कारणले गर्दाखेरि मलाई चाहिँ वाइल्ड वुड कम्पनी अब मन पनि पर्छ राम्रो पनि छ र मैले हाम्रो क्षेत्रमा जानेको चाहिँ अब चिनेको एउटै एउटै छ हाम्रो क्षेत्रमा चाहिँ र मलाई एकदम राम्रो लाग्छ त्यहाँको अब यता एजेन्टको मान्छेहरू फोनहरू गर्दाखेरि पनि अब फोनहरू गरेर हामी मिलाउँछ नि त गाडीहरू अब यताउता भन्नुपऱ्यो भने अब बोल्दाखेरि भन्दाखेरि पनि राम्रोसँगले अब रेस्पोन्स गर्ने उनीहरूले राम्रोसँगले बताइदिने अब त्यस्तो भएकोले गर्दाखेरि होला धेरै कम्प्लेनहरू चाहिँ अब बेसी चाहिँ अब देखेको छुइनँ मैले चाहिँ